अफिला गोरु गाईहरूले अब गोरू जोत्थ्यो अहिले ट्रयाक्टर आएको छ अन्त त्यो पहिला मलहरू लाउँथ्यो गाईको अब अहिले मलहरू लाउँदैन अहिले त्यो अब अर्ग्यानिक अब उनीहरूले अब त्यो मलहरू लाउँछन् अब अनि पहिला त्यो आबो किराफट्याङ्ग्राहरू अब त्यो हटाउने अर्कै दबाई हुन्थ्यो अहिले पनि अलिक अर्कै दबाईहरू लाउनु थालेको छ